हेलो ए हजुर तपाईँ क्याफे कफी डेको उयो डेलिभरी बोय बोल्नुभएको ए हजुर मैले त खाना अघि चार बजे नै मगाएको थिएँ चार बजे नै आउने कुरा थियो तर पाँच बज्न आँटिसक्यो आएकै छैन त के हो ए हजुर तपाईँ एड्रेस कन्फ्युज हुनुभएको ए म तपाईँलाई एड्रेस भन्छु त्यहीँ आउनुस् न ल हजुर बागधारामा आउनुहोस् त्यहाँदेखि अलिक तल झरेर त्यो तल्लो बाटो कुमदिनी जाने बाटो ए अच्छा अच्छा कुमदिनी चिन्नुहुन्छ अँ ते त्यस्को अलिक तल लेप्चा हस्टेल छ त्यहाँदेखि त्यहाँ लेप्चा हस्टेलबाट एक दुई गोलाई काटेर त्यहाँदेखि चाहिँ एउटा फत्फते गोलाइ भन्ने छ त्यहाँ आएर मलाई कल गर्नुहोस् हो हजुर हजुर मेरो घर चाहिँ रोडकै छेउमा छ हो त्यस्तो केही फोन गर्नुहोस् न म निक्लिहाल्छु ए हुन्छ अलिक छिटो ल्याइदिनुहोस् ल मलाई अघि अर्डर गेरको यहाँ मेरो साथीहरू आएको छ अन्त खाना पर्खिरहेको हामी ए हुन्छ